दाजु तपाईँको गाडी फ्री छ होला है हस्पिटल जाऊँ भनेर नि साथी बिमार भएछ कि अन्त अनि हुन्छ म ल्याएर आउँछु ल गाडी कहाँ राख्नुहुन्छ ए हुन्छ तपाईँको गाडी त मैला मैला छ त हौ अहिले त कोविडको समयमा माक्सहरू लाउनु भन्दैछ तपाईँले त माक्स पनि लगाउनु भएको छैन गाडीहरू पनि अलिक मैला मैला रहेछ बिमारी लानु त अलिक अप्ठ्यारो हुन्छ होला अहिले त्यसै पनि माक्सहरू लगाएर हिँड्नु पुरा सुरक्षा उयो गर्नु भन्दैछ हजुर सेनिटाइजरहरू पनि त पुरै लगाएर हिँड्नु भन्दैछ सेनिटाइजर पनि छैन रहेछ तपाईँको गाडीमा डक डक्टरले कराउँछ होला है माक्सहरू पनि पुरा लगाएर सेफ्टीमा हिँड्नु भन्दैछ नि त अहिले तपाईँले गाडी पनि अलिक मैला मैला राख्नुभएछ धुनुभएको छैन रहेछ नि धेरै भयो क्या हो नधोएको हजुर हुन्छ अलिक सफा राख्नु हिँड्नु बिमारीलाई पनि सफा राख्नु भन्दैछन् त त्यही कारण हौ भनेको हजुर नरिसाउनु होस् मैले त्यस्तो भने भनेर अहिले कोविडको समय छ सबैलाई थाहै छ मैले भनिरहनु पर्दैन मैले अलिकति बिमारी लाँदैछु भनेर मात्रै भनेको नि